म सानु हुँदा चाहिँ अब मलाई एउटा मन परेको ढुङ्गा छ भने पनि त्यो जम्मा गरेर राख्ने गर्थेँ अब सेतो छ भने त्यो जम्मा गऱ्यो राख्यो अब आफूलाई मन परेको त्यसले त अब पाउनु त केही पाउने होइन त्यसबाट उन्नति त केही छैन जस्तो अब हामी सानोमा मेसकल खेल्थ्यौँ मेसकल धेरै जम्मा गरेर राख्नु पायो भने खुसी हुन्थ्यौँ र त्यस्तै अलिक कलर भएको ढुङ्गाहरू छिर्के मिर्के भेट्यो भने बटुलेर राख्यो त्यसको पाउनु खानु त केही छैन मूल्य त तर पनि अब माया लाग्थ्यो हामीलाई रहर लाग्थ्यो